यो कृषि विस विकासहरू आउँदो नानीहरूलाई चाहिँ म के सुझाउ गर्नु चाहन्छु भने अब प्रायःजस्तो अहिलेको नानीहरूले खेतीकिसान गर्नु सक्दैनन् त्यसो भए पनि अलिकति घरेलु अलिकति घडेरीमा अलिकति हरियाली सब्जीपात चाहिँ अलिकति हामीले सुरक्षासँगले नानीहरूलाई रोप् चाहिँ खन्ने गर्नुपर्छ नानीहरला पनि सिकाउनुपर्छ अब अहिलेको नानीहरूले खेतीकिसान त गर्नु सक्दैनन् तर अब बाहिर बसेर बाहिरको सब्जीपात दोकानदौडीको खाएको भन्दा आफ्नो अर्ग्यानिक सब्जी दुईटा सागको मुन्टा दुईटा आलु कुटेर रस झोल बनाएर खायो भने नि जिउमा अलिक तागत भिटामिन हुन्छ दोकानको त्यो केमिकलहरू के अरे यो दबाईहरू छिटेको हुन्छ त्यसले राम्रोसँगले तागत पनि दिँदैन र अलिकिति भए पनि आफ्नो करेसाबारीमा सागपात मलजल अलिकति गरेर दुई कान झ्यार दुई ट्याङ दुई तिन झ्यार झारपात गोडेर पनि अलिकति सब्जी रोपेर खाएको जस्तो हुँदैन र म चाहिँ त्यस्तै गर्नु नानीहरूलाई सिकाउँछु म यति भन्दै राख्छु धन्यवाद